मैले चाहिँ फर्स्ट प्रडक्ट चाहिँ कुर्ती किनेको थिएँ अनि त्यो कुर्ती चाहिँ साह्रै राम्रो थियो अनि मैले त्यो कुर्ती चाहिँ सुतीको किनेको थिएँ पो नपोल्ने घाममा पनि नपोल्ने अन्त लगाउँदामा पनि राम्रो होइन अन्त राम्रो थियो मलाई साह्रै मन पऱ्यो त्यो कुर्ती एकदमै त्यसको प्रिन्टहरू पनि त्यसको एम्ब्रोइड्रीहरू पनि धेरै राम्रो थियो अनि मलाई आजै त्यस्तै कुर्ती किन्नु मन पर्छ मन लागिरहेको छ